नेपाली भाषाले बारे भन्नुपर्दा भारतको विभिन्न भागहरूमा छ सांस्कृतिक आदान प्रदान र सञ्चारहरूमा तपाईँको धेरै प्रकारको भागहरू मैले खेलेको जस्तो देख्यो विशेष गरी भन्दाखेरि तपाईँको अब होइन अब हाम्रो क्षेत्रको डुवर्स भन्नजाँदाखेरि डुवर्समा तपाईँको विभिन्न प्रकारको जातिहरू जनजातिहरू बस्छ जस्तै तपाईँको यहाँ आदिवासी है सन्थाल बङ्गाली बिहारी मारवाडी बोडो है राजवंशी भन्दाखेरि तपाईँको यहाँ धेरै प्रकारको अब म तपाईँको जातिहरू बसेको देखिन्छ तर यहाँ धेरै प्रकारको जाति बसे तापनि यहाँ नेपाली भाषा भाषीहरू पनि है धेरै पा मात्रामा भएकोले गर्दाखेरि हामीहरूले पनि उनीहरूको कतिवटा भाषा बुझ्ने र उनीहरूले पनि हाम्रो कतिवटा भाषा बुझ्ने र यो भाषा तपाईँको एकाअर्काको बुझ्ने हुनाले गर्दाखेरि धेरै प्रकारको अब तपाईँको भन्नजाँदाखेरि सजिलोपन एउटा भनौँ है हुँदोरहेछ जस्तै अब हाम्रो कति साथीभाइहरू छन् जो आदिवासी छ है कोही बिहारी छ कोही बङ्गाली छ र हामीहरू नेपाली भाषा अब बोलिनै रहेको हुन्छ उनीहरूसँग तर उनीहरू आफ्नो भाषा हामीहरूसँग बोलिरहेको हुन्छ भन्नाले तपाईँको अलिकति हाम्रो भाषाले गर्दा हाम्रो संस्कृतिहरू पनि उनीहरूले सिकेको छ र उनीहरूको पनि हामीहरूले कतिपय हाम्रो सिकेको छ र अब भारतको अन्य भूभागमा भन्नजाँदाखेरि तपाईँको दिल्ली भयो है उत्तराखण्डहरू देहरादुन यो तपाईँको भागहरूमा पनि नेपालीभाषी है गोर्खाहरू धेरै मात्रामा धेरै हामीहरू देख्नसक्छौँ र कतिजना अब तपाईँको अन्य समुदायको भाषाहरूमा पनि हामीहरूले नेपाली भाषा मिसिएको हामीहरू देख्नसक्छौँ र आउने दिनमा मलाई लाग्छ तपाईँको प्रायः गरी यो तपाईँको डुवर्सहरू है दार्जिलिङ खरसाङ कालिम्पोङ र आसामको पनि तपाईँ कति भेकहरूमा जस्तो तपाईँको कोक्राझारहरू भयो है तिनसुके शिलाङमा पनि तपाईँको प्रायः कतिजना हामीहरूले देखेको छ हाम्रो आफ्नो आफन्तहरू साथीहरूले पनि भन्छन् त्यहाँको तपाईँ निकै नेपालीभाषीहरू छ र त्यो जुन क्षेत्रमा नेपालीभाषीहरू बस्ने गर्छन् त्यहाँ धेरै प्रकारको एक प्रकारको इम्पेक्ट भनौँ है तपाईँको हामीहरू देख्न पाइन्छ र मलाई लाग्छ हामीहरूले त्यस्तो धेरै भूमिका त मेजर भूमिका त हामीहरूले नेपाली भाषाले गर्दाखेरि परेको जस्तो तपाईँको लाग्दैन है तर पनि सानसानो कतिवटा चिजहरूमा नेपाली भाषाले हेर्दाखेरि धेरै प्रकारको एउटा सजिलोपन सजिलोपन चाहिँ मैले यहाँ देखियो है